हेलो हेलो प्रकृति सपिङ मार्ट हो म मलाई ड्रेसहरू लिनु थियो त्यही लागि फोन गरेको थिएँ हजुर अब पूजाहरू आउँदैछ हो दीपावली पनि आउँदैछ त्यसको लागि लिनु छ हजुर मेरो लागि हो त्यो पछि आमाको अनि नानी छ मेरो हसबेन्ड अनि मेरो एउटा बहिनी पनि बहिनीको लागि पनि लिनु छ तपाईँहरूको हजुर तपाईँहरूको उसमा कस्तो कस्तो उसको छ डिजाइनको साडीहरू

हजुर सानो नानीहरूको लागि सुजहरू पनि राख्नुहुन्छ हजुर हजुर हजुर त्यसमा अब कति कतिसम्मको बजेट छ हजुर हजुर नानीको एज त दो साल दुई सालको हो हजुर हजुर त्यसमा अब नानीहरूको फ्रकहरू स्टाइलिस कपडाहरू पनि छ है मेरो लागि त सुट सलवारहरू लिनु छ हजुर बहिनीको लागि पनि यस्तो हुन्छ नि हौ फ्रक लिनु छ ठुलो त्यो के भन्छ अब हजुरहरूको सपमा चाहिँ कस्तो कस्तो त्यो स्टाइलिस कपडाहरू छ हजुरहरू त धेरै हजुर हजुर क हजुर हजुर अहिले त म दोकान आएपछि भन्छु नि है सर्ट टिसर्ट प्यान्ट सब लिनु छ हजुर हजुर हजुर हजुर आमा चाहिँ कस्तो कलर कलरहरू चाहिँ रा रेड यस्तो खालको टाइपको लाउनु हुँदैन है कटन कटनको साडीहरू पनि पाउँछ हजुर हजुर ठिकै छ नि है आउँछु नि है दोकान हजुर हजुर हजुर हुन्छ आउँछु नि हुन्छ ल बाई